मैले चाहिँ पहिला चाहिँ ग्रेजुएट चाहिँ दार्जिलिङबाट नै गरेको आफ्टर ग्रे ग्रेजुएट चाहिँ मैले फर्स्ट इयरदेखिको म ग्रा का कलेज पनि गरी नै रहेको थिएँ र सँगसँगै काम पनि गरी नै रहेको थिएँ मैले चाहिँ ग्रेजुएट गर्दाखेरि चाहिँ अनर्सहरू चाहिँ लिएको थिइनँ जेनरलमै गर्दैथिएँ किनभने मैले ठिकै काम पनि पाएको थिएँ त्यो पनि राम्रै फिल्डमा काम पाएको हो मैले र मेरो इन्ट्रेस पनि त्यहीपट्टि थियो र मैले चाहिँ आइटी रिक्रुटमेन्टमा चाहिँ काम गर्दैथिएँ र आइटी रिक्रुटमेन्ट चाहिँ के हो भन्नाले चाहिँ आइटी रिक्रुटमेन्ट चाहिँ एउटा सफ्टवेयर इन्जिनिरिङ र हार्डवेयर इन्जिनिरिङपट्टिको चाहिँ बिचको चाहिँ त्यो बिचलाई डिफाइन गर्ने चाहिँ एउटा प्यासेज भनौँ न प्यासेज हो त्यसले चाहिँ दुईवटा अब जस्तै हामीले चाहिँ इन्जिनियर्सहरूको चाहिँ के हुन्छ भने इन्जिनियर्सहरू चाहिँ एउटा कम्पनीमा चाहिँ नौ महिनाभन्दा बेसी चाहिँ बस्दैन उनीहरूलाई अब मान्छेले के हुन्छ जहाँनिर अब पैसा बेसी हुन्छ त्यहीँनिर जान्छ जानु ट्राई गर्छ नि त त्यसरी नै इन्जिनियर्सहरूले पनि हाम्रो थ्रुबाट चाहिँ हामीले चाहिँ इन्जिनियर्सहरूलाई चाहिँ उनीहरूको डेटा कलेक्ट गरेर चाहिँ हामीले चाहिँ त्यो डेटा चाहिँ पठाउ पठाएर चाहिँ हामीले एचआरलाई पठाएर चाहिँ एचआरले आई सेलेक्ट गर्छ सर्टलिस्टिङ एचआरले गरेर चाहिँ त्यसको बादमा चाहिँ हामीले त्यो इन्जिनियरलाई फेरि कल गरेर इन्जिनियरलाई चाहिँ टाइमको लागि सपोज सेड्युल गरेर चाहिँ टाइमहरू सेड्युल गरेर चाहिँ यति बजी तिम्रो इन्टरभ्यू हो यति बजी तिमी एभाइलेवल हुनुपर्छ भनेर चाहिँ सबै कुरा सेट गरेर चाहिँ लास्टमा चाहिँ त्यो इन्ट त्यो हामीले जुन चाहिँ क्यान्डिडेटलाई हामीले इन्टरभ्यूको लागि सेट गरेको हुन्छ पार्टिकुलर एउटा मान्छेलाई सेट गरेको हुन्छ त्यो मान्छेले चाहिँ त्यो जुन चाहिँ हाम्रो आफ्नो आफ्नो प्लेस हुन्छ जस्तै अहिले धेरै इन्स्टिट्युटहरू छ या धेरै आइटी कम्पनीहरू छ जस्तै क्याप्चीमिनाइ छ एउटा कम्पनी अर्को हर्मन टेक्नोलोजी धेरै धेरै ठुलो ठुलो कम्पनिजहरू छ हामीले चाहिँ त्यो कम्पनिजमा चाहिँ आफ्नो क्यान्डिडेटहरू पसाएर छिराउने काम गर्छ र मैले चाहिँ पहिला गर्दै थिएँ त्योमा अब चाहिँ मैले डेढ वर्ष काम गरेको हो एक्सपिरियन्स पनि निकै भइसकेको थियो तर मैले अब बिहा गरेँ है बिहा गरेर मेरो घर बसोबास भयो र त्यसको बादमा मेरो नानी भयो नानी सानै थियो र मैले घर पनि घर सम्हाल्नु र साथसाथै काम गर्नु अलिकति साह्रै पऱ्यो किनभने मलाई मेरो बसले चाहिँ तिमीलाई काम गर्नु छ भने चाहिँ बेङ्गलोर आएर नै बेङ्गलोरबाटै काम गर्नु भनेर भनेको थियो तर मेरो नानी सानै भएको हुनाले किनभने मेरो दुईवटा नानी छ एउटा ठुलो नानी र एउटा सानो नानी दुईवटा नानी भएकोले नानी सानै भएको हुनाले गर्दाखेरि चाहिँ नानीको अब म टाढो गएँ भने त नानीको स्कुलिङमा प्रब्लम हुन्छ ल्याक अफ् एजुकेसन कतिवटा कुरामा आमा नै चाहिन्छ त्यो भएर चाहिँ मैले आफ्नो फिल्डबाट चाहिँ रिजाइन गरेँ तर आई थिङ्क म अहिले चाहिँ म हाउसवाइफ भएर बसिरहेको छु तर म पछि मेरो मेरो नानी अलिकति ठुलो भएपछि चाहिँ म यो फिल्डमा फेरि काम गर्छु भनेर चाहिँ सोचेको छु